ए हजुर हजुर भाइ हजुर हजुर हजुर हजुर भाइ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

ए अच्छा अच्छा राम्रो राम्रो भाइलाई धेरै धेरै धन्यवाद छ कम से कम यो बुढो मान्छेलाई तपाईँले सम्झिएर कल गर्नुभएछ है तपाईँको यो दार्जिलिङमा चाहिँ जति पनि अब फेस्टिभलहरू विशेष त भन्नुपर्दा दार्जिलिङमा चाहिँ तपाईँको सबै सम्प्रदायकोहरू छन् है तपाईँको यो बिहारी मरवाडी मुस्लिम गो गो गो गोर्खाहरू भइगयो सबै सबै छ र सबै चाडबाड चाहिँ यहाँ चाहिँ एकदमै राम्रोसँगले भव्यता साथ त्यो गर्ने हुन्छ है जस्तै तपाईँको यो दसैँ भइगयो तिहार भइगयो अहिले त अब भन्दा भन्दा तपाईँको यो चाड यो चाड दसैँ त आउनु आटिसक्यो र त्यसको रमझम् पनि बिस्तारो सुरु भइरहेछ भाइ जस्तो तपाईँको यो दसैँ भइगयो तिहार भइगयो है माघे सङ्क्रान्ति भइगयो अन्त तपाईँको यो पन्ध्र अगस्त भइगयो यो छब्बिस ज जनवरी भइगयो र यसबाहेक अब जुन चाहिँ दुई अक्टोबर हाम्रो महात्मा गान्धीको बर्थडे छ त्यसलाई पनि अब चाडबाडकै रूपमा पालन गर्ने यहाँ पा पालन हुन्छ है यसरी नै यसबाहेक अरू पनि जति पनि यो चाड पर्वहरू छ यहाँ चाहिँ एकदमै राम्रोसँगले सबै समुदायले नै भाइ पालन गर्दै आइरहेको छ है हौ त्यस्तो हो भाइ विशेष गरी त अब चाड चाड चाडबाडकै सन्दर्भमा अब दसैँ पनि तिहार पनि आइगयो अब कति पनि छैन तपाईँको यो दसैँहरूमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब एक तपाईँको एक अर्कासँग भेट गर्ने है शाखा सन्तानसँग भेट गर्ने र त्यो ठुलाहरूबाट आशिर्वाद लिने आमा बाउको बाजे बज्यूकोबाट आशीर्वादहरू लिने उहाँलाई ढोग गर्ने यस्तो चलन चल्ती चाहिँ यहाँ छ भाइ अनि तिहारमा पनि त्यो भाइ के भन्छन् तपाईँको त्यो देउँसीको दिन देउँसीहरू खेलाइ हुन्छ देउँसीको दिन चाहिँ तपाईँको यो के अरे छोराहरू मतलब पुरुष र पुरुषहरू अथवा केटाहरू चाहिँ भनौँ उहाँहरू देउँसीको दिन देउँसी खेल्ने गर्छन् अनि हाम्रो छोरी चेलीहरू चाहिँ तपाईँको औँसीको दिन अथवा भैलोको दिन भैलोहरू भैलोहरू खे खेल्छन् है त्यस्तै आफ्नो आफ्नो प्रकारले एकदमै भाइ आफ्नो यो जातीय संस्कृति परम्परालाई एकदमै पालन गर्दै यहाँ चाहिँ तपाईँको यो तसैँ तिहारहरू पर्वहरू चाहिँ पालन गर्ने हुन्छ है अब त्यस्तो हो भाइ हजुर

हजुर हजुर अझै विशेष माघे सङ्क्रान्ति चाहिँ के छ भन्दाखेरि मैले थाहा पाए अनुसार चैँ अब त्यो दिन चाहिँ के गर्छौँ भन्दाखेरि बिहान हामी उठ् बिहान छिटोभन्दा छिटो अनि बिहान चाहिँ तपाईँ छिटोभन्दा छिटो उठेर चाहिँ नुहाइ धुवाइ गरेर चाहिँ अब पहिला चाहिँ उहिले चाहिँ बाजेले भन्थ्यो मकर नुहाउनु मकर नुहाउनु भन्थ्यो अन्त हुनु त अब त्यस विषयमा मलाई त्यति साह्रो जानकारी छैन र पनि एउटा हाम्रो चाहिँ एउटा विश्वास के छ भने चलन चल्ती के छ भनेदेखि चाहिँ अब त्यो दिन चाहिँ तपाईँले बिहानै उठेर नुहाई धुवाई गरेर ठुलाहरूलाई गएर ढोगसोग गरेर उहाँहरूलाई ढोगसोग गरेर आशीर्वाद लियो भने चाहिँ अब राम्रो हुन्छ उहाँले दिएको आशिर्वाद चाहिँ पुग्छ भन्ने छ अनि त्यसबाहेक चाहिँ त्यो दिन चाहिँ हामी के हुन्छ आफ्नो घरमा भएको जति पनि फलफुल हुन्छ है त्यो त्यो तपाईँको फलफुल भन्दा पनि तपाईँको जुन चाहिँ त्यो तरुलहरू हुन्छ नि जस्तै भयो तपाईँको सखरखण्ड भइगयो इस्कुसको जरा भइगयो घरतरुल भइगयो पिँडालु भइगयो अनि त्योहरू पनि पकाएर खाने त्यो खान्छ त्यस दिन चाहिँ अनि तपाईँको जङ्गलमा पाइने जुन चाहिँ वनतरुल हुन्छ नि त्यसको टिका पनि लगा टिका लगाएर चाहिँ यसो पूजासुजा गरेर चाहिँ अब तपाईँको यो त तरुलहरू चाहिँ अब खाने त्यो चलन छ है हजुर अरू केही छ भाइ हवस् हवस् भाइ हुन्छ हवस् भाइ हुन्छ हुन्छ